तपाईँ स्टानिङको स्टाफ बोल्नु भएको म यहाँ मक्सुद आलाम बोलेको हिजो तपाईँको रेस्टुरेन्टमा आएर मैले सय गेस्टहरूको लागि अर्डर दिएको थिएँ केही समस्या भएर मैले त्यो अर्डरलाई क्यान्सल गर्नु बाध्य भयो मलाई मेलै त्यो अर्डरलाई क्यान्सल गर्नु पऱ्यो त्यसैकारण म आज यो कल तपाईँहरूलाई गरेको छु अनि तपाईँहरूको रेस्टुरेन्टको केही पनि खर्च त्यो क्या त्यो अर्डर क्यान्सल गर्दा केही पनि खर्च आयो भने म दिन लागि भर्न लागि तयार छु त्यस खर्चहरूकोबारे तपाईँले मलाई यस कलमै जानकारी दिइहाल्नुहोस् म त्यहाँ आएर तपाईँहरूलाई त्यसको भर्ना गरिदिनेछु मेरा मेरो नाम मक्सुद आलाम अनि त्यसको त्यो बिलमा तपाईँहरूले नम्बर दिएको हो नाइन एट सिक्स एट अनि पछिपल्ट केही केही अर्डर पऱ्यो भने म तपाईँहरूलाई इन्फर्म गर्नेछु अनुरोध गर्दछु तपाईँले यो अर्डरलाई क्यान्सल गरिदिन् दिन्छ होला अनि अनि म तपाईँहरूबाट माफी पनि माग्दछु कि मैले त्यस अर्डरलाई क्यान्सल गर्न पऱ्यो अगर केही नोक्सानहरू भयो भने म तिर्न लागि तयार छु जहाँसम्म मलाई थाहा छ तपाईँहरूले त्यस अर्डरको त तयारी गर्नु भएको छैन होला तर पनि गरिहालेको छ भने पनि म आइकन त्यस अर्डरको भुक्तान तिर्न तयार छु धन्यवाद तपाईँहरूलाई मेरो अनुरोध सुनिदिएकोमा धन्यवाद